मेरो जीवनमा चाहिँ मैले सान्सानो गल्तीहरू धेरै गरेको छु मैले काम गर्दाखेरि म अलिक जस नपाउने खाले छु हरएक काम बिगार्ने गर्छु जस्तै केटाको जस्तो व्यवहार छ मेरो सह्मालेर केही गर्नु सक्दिनँ होइन दिदीहरूसँग बस्दाखेरि सानो बेलामा मैले भाँडा माझ्दा फुट्ने बोतल कपहरू झारेर फुटाउने गर्थेँ अनि त्यसलाई डरले मैले गाली खान्छु भनेर जालीमा फ्याँकिदिने गर्थेँ नदेख्ने गरी तर पनि उहाँहरूले थाहा पाएर मलाई कराउने गर्थे अनि मैले धेरै गाली खानु पर्थ्यो हो त्यहाँ पैसा पनि तिर्नु पर्थ्यो जुन चिज फुटेको छ त्यस